हेलो हजुर नमस्ते नानी हजुर आउनु भनेको नानीहरूकोतिर आइपुग्नु पर्नेछ कसो होला

ज्यु ज्यु अँ अँ मेन गरी त्यो अङ्ग्रेज र भोटे राजाको लडाईँको कथा सुनेको पनि तर त्यो भन्ने अहिले छ कि छैन त्यो हर्नेु घुम्नु मेरो साह्रै ठुलो मेरो इच्छा छ नानी पाँच पोखरी पाँच पोखरीको पनि पाँच पोखरीको पनि कथा सुनेको र त्यहाँ त अहिले भर्खर भर्खर त एक दुई वर्ष अगाडि मैले सुनेको थिए निकै राम्रो संरक्षण गरेर मेला सेला पनि लाग्छ मान्छे राम नवमीको बेलामा आउ जाउ खुप हुन्छ भन्ने सुनेको थिएँ र मलाई ठुलो रहर छ त्यो पोखरीतिर पनि घुमिराख्ने के

ल त्यहाँनिर त्यो के रे घोडा जाने घोडाले लाने व्यवस्था चाहिँ गरिएको छैन ए ए अँ अँ अँ अँ ज्यु ज्यु ज्यु अँ ज्यु ज्यु अन्त सँगसँगै नानी बोल्दै भए पनि मेरो अर्को पनि एउटा मलाई याद आइगयो मैले सुनेको यतापट्टि झन्डी झन्डी डाँडालाई चाहिँ के अरे दार्जिलिङ दोस्रो बाग्चुली भन्दो रहेछ र त्यहाँबाट घाम झुल्केको र अस्ताको सुन्दर दृश्यहरू देखिन्छ अरे भन्ने सुनेको थिएँ ए ए हजुर हजुर त बिहान त अब एकदमै बिहानै फेरि पाँच बजी अथवा चार बजीतिरै त्यहाँ पुगेर पुगेन भने त हेर्नु सकिँदैन अरे भन्ने पनि सुनेको थिएँ र त्यहाँ त्यहाँ नानीकोमा आइवरि भेटेर यो व्यवस्थाहरू गर्नु सक्यो भने त राम्रो हुने थियो

ए हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ नानी हुन्छ म भएछ भने परिवार नै आँउछु तिनजना परिवार भन्दाखेरि पनि तिनजना चाहिँ हामीहरू हजुर कान्छी छोरी अन्त उसको आमा ल्या ल्या उ ल्यानु पर्ने छ उसैले त देखाउनु पर्ने छ खास गरि उसले यो अब आउने उसमा चाहिँ यो अलिकति सोध कार्यहरू गर्दैछ कि त्यो लेख त्यसले गर्दाखेरि उसैलाई चै देखाउनु पर्ने छ हुन्छ हवस् ए हुन्छ हुन्छ ल धन्यवाद नानी धन्यवाद हुन्छ हुन्छ हुन्छ म गरिहाल्छु नि नानीलाई हुन्छ हवस् हवस् ज्यु